हामीलाई डक्टर देखाउनु जानुपर्छ सिलगढी डक्टर देखाउनु जाँदाखेरि भाषाहरू बुझाबुझ हुँदैन नेपाली बोल्छौँ हामी हिन्दी जान्दैनौँ सक्दैनौँ जबरजस्ती बोल्नुपर्छ अब डक्टरले के भन्छ हामी बुझ्दैनौँ हाम्रो भाषा डक्टरले बुझिदिँदैन र धेरै असुबिस्ता छ हामीलाई